म कामभन्दाखेरि पनि शिक्षाको बारेमा चाहिँ के बताउनु चाहन्छु भन्दाखेरि चाहिँ शिक्षा अहिलेको जमानामा शिक्षा छैन त केही छैन अहिलेको जमानामा शिक्षा नभएको मान्छे चाहिँ कोही पनि छैन अब अब पहिला पहिला पो अब पढाउनु सक्दैनथ्यो अब पैसा रुपियाँको दुःख हुन्थ्यो अहिले त अब अब अब यताउति गरेर भए पनि आफ्नो आमा बाउले रामरी राम्रो स्कुल इङ्लिस बोर्डिङ स्कुलहरू पढाइराखेको हुन्छ है सानो सानसानोमै लगाउँछ अहिले त दुई अढाई वर्षदेखि नै स्कुलहरू लगाइहाल्छ नानीहरूलाई त्यही भएको कारणले गर्दाखेरि चाहिँ शिक्षा हुन चाहिँ एकदम जरुरी छ जस्तो लाग्छ अब यदि अब गर्मेन्ट जबकै लागि नभए पनि अब सबैले अब गर्मेन्ट जबकै लागि पढ्छ र पढ्नै पर्छ अब गर्मेन्ट जबै पाउनै पर्छ भन्ने चाहिँ अब छैन अब अहिले अब धेरै धेरै अब पढ्नेहरू नै पढ्ने विद्यार्थीहरू नै भएको कारणले गर्दाखेरि अब पढ्ने धेरै काम थोरै भनेको जस्तै अब त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब कामकाम नपाए पनि अब पढनु चाहिँ पर्छ जस्तो लाग्छ अब अब यदि अब अब पढेको छ भने अब सानसानो काम होटलहरूतिर अब यताउति गरेर अब बाहिर जानुको लागि पनि अब यता अलिअलि त पढेको हुनैपर्छ अब यदि अब पढेको छैन भने आफूलाई अब असुविधा हुन्छ अब धेरै कुरामा असुविधाहरू हुन्छ है त्यही भएको कारणले गर्दाखेरि अलिअलि पढेको छ यताउति बोर्डहरू अब आफूले नचिन्ने जग्गाहरूतिर गएको छ भने बोर्डहरू हुन्छ है स्टेसन अब या अब यताउति होटलहरूको नामहरू पढ्दै पढ्दै गएको छ भने आफू जहाँ पुग्नुपर्ने त्यहाँ त पुगिन्छ त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब अलिअलि पढ् पढेको छ भने चाहिँ आफूलाई धेरै कुरामा अब सुविधा सुविस्ता हुन्छ